हलो भन्नुहोस् न हजुर नमस्ते गुड मर्निङ ए हजुर हो त हजुर

हजुर हजुर

ए आउने आउने कहिले भन्नुभयो आउने शनिबार ए ल हुन्छ मेरो नानीलाई म एकदम पठाउँछु नि ए हजुर ए सबै स्कुलबाटै नै खै त्यो त सानैदेखि अलिकति गाडीमा चाहिँ अलिकति प्रोब्लमै हुन्छ कि त्यसलाई टाउकोहरू बेसी दुखिबस्छ कि अलिक त्यसलाई चाहिँ विन्डो सिटहरू चाहिँ अलिक चाहिन्छ

अरू त त्यो सबै ठिकै छ त्यसको मासुहरू हामी त सबै खान्छौँ हजुर हजुर सबै चल्छ सर सर हजुर हजुर हुन्छ नि सर हुन्छ अरू त अब तपाईँहरूले सबै भनिदिइसक्नु भयो अब हुन्छ म पठाउँछु नि हुन्छ हस् हुन्छ

हुन्छ सर हुन्छ हुन्छ